आफू जन्मिएको जग्गा आफ्नो पिता पुर्खा भएको जग्गा आफ्नो मूल घर भएको जग्गा चाहिँ नि जब हामी यसरी घर छोडेर टाडोमा काम गर्नु जान्छौँ घरको एकदमै याद आउँद रहेछ एकदमै सम्झनाहरू आउँदा रहेछ अनि यही सम्झनाहरू भोगेर नै प्रदेशमा काम गर्दै बस्नु यो चाहिँ एकदमै नमिठो लाग्दो रहेछ क्याउ